हेलो दाजु सुन्नुहोस् न तपाईँको गाडी मैले हिजो बुक गरेको थिएँ है मेरो घर जानको लागि अनि तपाईँ चाहिँ तपाईँको गा़डी अलिकति ढिलो आएको कारणले चाहिँ म अर्कै गाडी लिएर गएँ नि ल त्यसलाई तपाईँले अन्यथा नलिनुहोस् है हजुर होइन ढिलो भयो नि त कि मैले तपाईँलाई फोन गरे तपाईँको फोन पनि नट रिचेबल भएको कारणले गर्दा चाहिँ मैले अर्को गाडी चाहिँ लिएर जानु पऱ्यो नि त हजुर होइन तपाईँलाई पर्खेको थिएँ मैले कि मलाई त्यो तपाईँ अलिक साह्रै ढिलो आउनु भयो नि त कि अन्त त्यसले गर् गर्दाखेरि चाहिँ अन्त तपाईँलाई चाहिँ मैले पर्खिन सकिनँ हो त्यही कारणले चाहिँ मैले अर्को गाडी लिएर जानु पऱ्यो अनि तपाईँलाई मैले फोन गरेर भनौँ भनेको थिएँ कि अनि त्यतिकै म बिजी भएर चाहिँ टाइम नै पाइन सायद तपाईँ मैले भनेको एड्रेसमा आउनुभएको थियो होला हो मैले मैले दिएको ठेगानामा आउनुभएको थियो होला मलाई भेट्न पाउनु भएन फेरि मेरो फोनमा नेटवर्क पनि नभएको कारणले चाहिँ मैले तपाईँलाई हिजो बेलुका जानकारी दिन सकिनँ अनि चाहिँ आहिले चाहिँ अनि त्यही म अलिकति फ्री भएर चाहिँ मैले तपाईँलाई फोन गरेर चाहिँ जनाइदिनु पऱ्यो भनेर चाहिँ मैले तपाईँलाई भनेको नि यदि तपाईँ अब त्यसको लागि पनि तपाईँले अब तपाईँको गाडी अब मैले गर्दा अब तपाईँको गाडी चलेन है त्यसो भन्नुहुन्छ भने चाहिँ म तपाईँलाई पे गर्न पनि तयारी छु है अनि पे म त्यति भन्नुको लागि मात्रै मैले तपाईँलाई फोन गरेको त्यही त हिजो मेरो एमेरजेन्सी थियो नि त तपाईँलाई म पर्खने थिएँ कि आधा घण्टा भए नि पर्खने थिएँ तर तपाईँको एकदमै ढिलो भएको कारणले गर्दा चाहिँ मैले तपाईँलाई पर्खिनै सकिनँ हजुर म चाहिँ यता माइत जानु थियो नि त मेरो घरमा चाहिँ अलिकति बिमार हुनुहुन्थ्यो बाबा अनि उहाँलाई भेट्नको लागि चाहिँ म जुम भन्दाखेरि चै अनि जान सकिनँ तपाईँको गाडीमा चाहिँ अब मेरो बाबाले पनि तपाईँको गाडीमा आउनु कम्फरटेबल हुन्छ भनेर भनेको थियो है त तपाईँको गाडी तपाईँको ड्राइभिङ त एकदमै राम्रो छ अनि तपाईँको गाडीमै जान्छु भनेर चाहिँ खासमा चाहिँ के कारणले हो तपाईँको गाडी चाहिँ अब लेट भयो त्यो कारणले चाहिँ म तपाईँको गाडीमा जान सकिनँ मैले गर्दा अब त तपाईँको गाडी दिनभरि त्यतिकै बस्यो मैले रिजर्भ गरेर तपाईँको गाडी लगिन र त्यतिकै दिनभरि बस्यो भन्नुहुन्छ भने चाहिँ म ठिकै छ तपाईँको हिजोको अब कति हुन्छ म त तपाईँको पे चाहिँ गरिदिन्छु है तर मैले तपाईँको गाडी चाहिँ लान स सकिनँ हो अनि मैले अर्कै गाडी लिएर आएँ नि ल त्यसमा त तपाईँले अन्यथा नलिनुहोस् तपाईँ नरिसाउनुहोस् अरू दिन म फेरि कतै जानु छ भने चाहिँ म तपाईँकै गाडी नै भन्छु नि ल हिजो चाहिँ म साह्रै हतार भएको कारणले गर्दा चाहिँ मैले त तपाईँलाई पर्खनु नि सकिनँ पर्खन पनि अब तपाईँ ढिलो आउनुभयो नि त एकदमै ढिलो भयो नि त फेरि आधा घण्टा एक घण्टा भए त केही थिएन अब यो भन्दा बेसी नै ढिलो भयो होइन अन्त त्यो कारणले गर्दा चाहिँ मैले तपाईँलाई पर्खनु सकिनँ अनि अर्कै गाडी लिएर आएँ हो नरिसाउनु होस् है त्यतिमा चाहिँ तपाईँले अन्यथा नलिनुहोस् न ल हुन्छ थ्याङ्क यू तपाईँलाई धन्यवाद